मैले चाहिँ यस्तो अवसरहरू पाएको छुइनँ होइन अब म चाहिँ रिल्सहरू बनाएको भरमा अन्त यस्तो गाउँ घरको पूजा बिहा स्कुलको प्रोग्राम यस्तो गाउँ घरको प्रोग्राम साथीसङ्गीसित अब नाचेको मात्रै हो अब बाहिर त्यस्तो ठुल्ठुलो ठाउँहरूतिर गएर होइन अब आफ्नो नृत्यहरू आफ्नो जुनै कलाहरू पनि अब मैले चाहिँ देखाउनु होइन पाएको छुइनँ अन्त अब त्यस्तो ठुलो अब डान्स क्लासहरू गएर नाचेको पनि होइन अब आफूले नै अब सिकेको भरमा यसो स्कुलहरूतिर कता कता नाचेको मात्रै हो अब त्यस्तो बाहिर बाहिर गएर इन्डियन आइडलहरूतिर गएर गाउने नाच्ने कामहरू चाहिँ अब भविष्यमा कहिले पनि गरेको छुइनँ र त्यस्तो त अब यो संसारमा कति छ छ त्यस्तो कति कला भएर पनि जानु नपाउनेहरू होइन अब कुनै दिन मेरो पनि अब भविष्यमा अझसम्म त अब मैले बाहिर गएर अब देखाउनु पाएको छुइनँ टिभी सोहरूतिर हेऱ्यो फोन सोहरूतिर हेर्दाखेरि त अब सबैजनाको देख्छ गाएको नाचेको तर अब कुनै दिन भविष्यमा अब म टाइम पाएछ अब कुनै दिन भविष्यमा जानु पाएछ होइन भनेदेखि चाहिँ अब म पनि अब गएर त्यो कुरालाई गर्छु होइन अब कुनै दिन जानु पाएछ गर्नु पाएछ भने त्यो कुरालाई अब म पनि त्यो ट्यालेन्टलाई सो गर्न चाहन्छु अरूले जस्तै जस्तो अब जस्तो जान्दछ त्यस्तै गर्न चाहन्छु अब त्यति मात्रै हो आफै सिकेको भरमा चाहिँ आजसम्म डान्सहरू गर्दैछु त्यति नै हो